फुलहरू रोप्नु चाहिँ मलाई एकदमै मनपर्छ है किन भन्दाखेरि चाहिँ फुलले चाहिँ एकदमै घरमा एकदम पोजेटिभ फिल भएको जस्तो मलाई लाग्छ होइन फुल फुलिसकेपछि एकदमै मनै खुसी लाग्छ पहिला अब हामीले जति मिहिनेत गरेर हामीले फुललाई रोप्छौँ मल जल माटोहरू गरेर जति हामीले मिहिनेत गरेर फुल रोप्छौँ फुलिसकेपछि चाहिँ एकदमै फुल हेर्दाखेरि चाहिँ खुसी लाग्छ घरमा एकदम पोजेटिभ फिल भएको जस्तो लाग्छ घरहरू एकदमै राम्रो देखेको अनुभव हुन्छ र मलाई चाहिँ फुलहरू रोप्नु एकदमै मनपर्छ